नृत्य गर्नको लागि नारीहरूले अर महिलाहरूले केही पनि लाइक केही पनि गर्नुपर्दैन अहिले त तर पहिला चाहिँ गर्नुपर्थ्यो होला अहिले त समाजहरूले पनि दिन्छ नारीहरूलाई अर महिलाहरूलाई महिलाहरू नृत्य गरेर नै धेरै पैसाहरू कमाउँछ अनि पैसा कमाएर ठुलो ठुलो मान्छेहरू बनेको छ कतिजना जस्तै माधुरी दीक्षितहरू उनीहरूले नृत्य गरेर नै उनीहरू महान व्यक्ति बनेको छ अनि समाजले चाहिँ पहिला त दिन्थेन तर अहिले चाहिँ केही रोकटोक गर्दैन नृत्य गर्ने महिलाहरूलाई अनि यो गर्नु चाहिँ यो समाजले पनि अहिले त सपोर्ट गर्छ महिलाहरूलाई यस्तो गऱ्यो भने राम्रो भन्छ अनि यो महिलाहरूले चाहिँ यो नृत्यको लागि चाहिँ केही पनि चुनौतीहरू सामना गर्नुपरेको छैन किनभने नृत्य गर्नु केही नराम्रो काम होइन नृत्य गर्नु समाजले पनि आजकल त सपोर्ट गर्छ